मेरो गाउँमा किराना दोकान छ त्यहाँपिच्छे अब किराना छ त्यहाँपिच्छे अझै के के छ किराना त्यहाँपिच्छे अब रासिन दोकान पनि थियो त्यहाँपिच्छे मेडिकल दोकान पनि छ कुखुरा दोकान पनि छ माछा दोकान पनि छ अब म के भन्नु यस्तो दामी मजा आउँछ मेरो गाउँमा व्यवस्थाहरू छ धेरै धेरै छ एकता हुन्छ हाम्रो गाउँमा होइन एकता पनि छ एकता हुन्छ नि केही भयो भने डल्लैलाई मिलेर अब जस्तै एउटा अङ्कल हुनुहुन्छ होइन गाडी एक्सिडेन्ट भयो भने त्यो अङ्कल आइहाल्छ मिलेर हुन्छ नि व्यवस्थाहरू केही चिजमा हस्पिटलहरू पुऱ्याउनु हाम्रो हाम्रो गाउँको बेसी टाढो हस्पिटल पनि छैन छेउ छेउमै छ हस्पिटल दामी व्यवस्था छ हाम्रो गाउँमा